मेरो गीतहरूमा चाहिँ भरि चाहिँ सुफी सङ्ग्सहरू हो सुफी गीतहरू त्यो चाहिँ अब त्यस्मा चाहिँ के मजा छ भन्दाखेरि चाहिँ त्यो चाहिँ अब तपाईँहरूले जहिले पनि सुन्नु सक्नुहुन्छ क्या जस्तै नाच्दा उठ्दा सुत्दा एक्सर्साइस गर्दा सो त्यस्मा चाहिँ अब तपाईँहरूले एउटा कथा नै दिएको हुन्छ जस्तै अब आफ्नो लाइफको बारेमा आफ्नो प्रेम कथा त्यस्तोहरूको बारेमा दिएको हुन्छ सुफी सङ्ग्समा चाहिँ आफ्नो जीवनहरूको बारेमा भनेको हुन्छ अनि दामी हुन्छ र मजाको टाइपको फिल आउँछ जस्तै अब तपाईँहरले सुत्दा ओर्दा त्यस्तोहरू सुन्नुभयो भने पनि दामी हुन्छ आफुलाई फिल दामी बेटर गराउँछ र सुफी सङ्ग्स चाहिँ त्यही भएर चाहिँ म चाहिँ सुफी सङ्ग्सहरू मन पर्छ त्यही भएर म गीत गाउने पनि गर्छु गीत पनि गर्छु गिटारमा गिटार पनि बजाउँछु मजा लाग्छ मलाई सुफी सङ्ग्सहरू गीत गाउनु चाहिँ